हेलो ए हजुर ए भाइ बोलेको धुर्व भाइ हो ए ए भाइ म अहिले अलिक ठिकै छु हो भाइ साह्रो छुइनँ नि हो अलिक अस्ति बिसन्चो भएर त्यही त अन्तखेरि अन्त भन्नुहोस् न भाइ अहिले ठिकै छु अहिले चाहिँ अलिक ठिकै छु अहिले चाहिँ हजुर भाइ ए ए ग अहिले गएको छुइनँ नि भाइ अस्तितिर चाहिँ जाँदै थिएँ कि अहिले फेरि उयस पो भयो हो गएकै छैन हो हजुर पानी पर्नुथालेर हजुर भाइ हजुर हजुर ल हजुर भाइ ए राम्रो हजुर भाइ ए अँ हुन्छ हुन्छ हुन्छ हुन्छ ए तपाईँले त्यो सोच्नुभएको थियो ए हुन्छ भाइ जाउँ न अन्तखेरि हजुर साथी पनि हुने हजुर हजुर हजुर आरामले बात मार्दै बात मार्दै हजुर भाइ अँ अँ एक्ससाइज पनि हुन्छ हजुर हजुर भाइ अँ ए बिहान कति बजी निक्लिँदा साह्रै बिहान पनि ननिस्किउँ हो भाइ कुकुरहरू हुन्छ बाँदरहरू हुन्छ कि डर लाग्छ हो म त फेरि बिहानै चाहिँ हो अलिक कति बजी साढे छ सातमा जाउँ न ल त्यस्तो केही त छैन अब साढे छमा हजुर हजुर उज्यालो पनि भइसकेको हुन्छ हजुर भाइ हजुर हजुर हजुर हजुर आठ बजी नभई आइपुग्छौँ एक घन्टा एक डेढ घन्टा यसो डुलेर आउँ न त ए राम्रो सोच्नुभएछ भाइ हजुर हजुर म पनि सोच्दैथेँ अस्तिदेखि अब फेरि हजुर भाइ ए ल उ गर्नुभएछ राम्रै म पनि त्यही त तपाईँ जाउँ कि नजाउँ जाउँ कि नजाउँ भन्दै त्यत्तिकै उ यस भइरहेको थियो अस्ति त अब जाँदैथिएँ ल पानी पर्नुथाल्यो हो एक्लै जाँदा त फेरि त्यही त हो एउटा साथीसँग यसो बोल्दै है मजाले गरौँ न हजुर हजुर भाइ हजुर हजुर हजुर हजुर अप्ठ्यारो हजुर भाइ त्यही त ए जाउँ न जाउँ जाउँ भाइ भोलिदेखि नै जाउँ ल भोलिदेखि है लु सल्लाह गरिहालौँ है अब हजुर हजुर तपाईँ उठे भने मलाई क्रिङ्ग मिस्कल गरिहाल्नु दिदी लु जाउँ जाउँ रेडी हुनुभयो भन्नु भन्नुहोस् है ल हुन्छ हुन्छ हुन्छ भाइ हुन्छ हवस् हुन्छ भाइ हुन्छ